हाम्रो क्षेत्रमा चाहिँ मुख्य पेसा चाहिँ बाँसको जुन चाहिँ चोयाले बनिने नाङ्लो भयो डोको भयो थुन्से भयो यिनीहरू बनिन्छ अनि हजुर धेरै मान्छेहरू बाहिरबाट आउँछन् अनि उनीहरू चाहिँ धेरै अचम्मित हुन्छ नि है कि बाँसले पनि यस्तो कुरोहरू बनिनु सक्छ भनेर अनि मलाई चाहिँ के लाग्छ भने हाम्रो जुन चाहिँ चुनौती चाहिँ के हो भन्दाखेरि जङ्गलमा बाँसहरू धेरै मासिँदैछ अनि पर्यावरणमा पनि अलिकति त्यस्तै कारणले गर्दाखेरि हानी हुन्छ